हेलो किन नि मेरो नि सुट बनाउनु थियो कि कोट प्यान्ट सुट भन्दाखेरि थ्री पिस क्या वेस्ट कोट तिनटा कि अनि त्यसको ज्यालाहरू के कसो छ यसो तपाईँले बताइदिनु भयो भने राम्रो हुन्थ्यो

होइन तपाईँले भन्नु भयो भने चाहिँ म तपाईँकोमा आउँथेँ नि त यसो अब रेट मिलाउँ भनेर नि त्यसै सुट मात्रै होइन मेरो सर्टहरू पनि बनाउनु छ दुइटा सर्ट अन्त सुट

अनि तपाईँले अलिकति एप्रोक्स भन्नु भयो भने चाहिँ अझै राम्रो हुन्थ्यो नि

हजुर तिन पिस थ्री पिसकै कति भन्नु भयो तिन हजार थ्री पिसको हैन हौ म त पच्चिस दिउँ भनेको हौ पच्चिसमा हुनु पर्ने म पछि पनि आउँछु तपाईँकोमा हगी अनि तपाईँकोमा नि सर्ट पनि बनाउनु छ कि सर्टको ज्याला चाहिँ कसरी छ हौ दुई सयहरू पर्छ है घट्दैन त्यसमा चाहिँ सुटमा त घटाइदिनु भयो त्यसमा पनि घटाइदिनु भए

हजुर तपाईँले कति दिन भित्रमा चाहिँ दिनु सक्नुहुन्छ हौ फेरि दसैँ त आउनु आँट्यो अब अर्को महिना त दसैँ हो दसैँमा यसो ससुराली जाँदा लगाएर जाउँ भनेर नि हजुर हजुर हजुर हजुर

हजुर अन्त तपाईँको पनि नाम हुन्छ नि त कहाँ बनायौ यस्तो राम्रो सुट फिनिसिङ राम्रो होइन फिटिङ तपाईँको पनि नाम बनाई नाम चल्छ त्यहाँदेखि तपाईँको कस्टमर बडाइदिउँला नि म तर मलाई चाहिँ अब कन्सिडर गर्नु पऱ्यो रेट चाहिँ ए हुन्छ हुन्छ हुन् हजुर हजुर हुन्छ म भोलि लुगाहरू लिएर आउँछु ल बे बेलुकाखेरि आउँछु भोलि हुन्छ हुन्छ धन्यवाद धन्यवाद